मलाई चाहिँ राम्रो नर्तकदेखि महान नर्तक चाहिँ के कुराले बनाउँछ जस्तो लाग्छ भने चाहिँ उसमा जुन गीतले होइन उसको जुन चाहिँ नृत्यले चाहिँ उसको हृदयलाई छुन्छ है जब ऊ हृदयदेखि नै नाच्छ त्यति बेला चाहिँ उसको सबै अब शरीरको सबै अङ्गहरूले नै उसलाई अब रोम रोममा नै अब एउटा जज्वा भनौँ है हिन्दीमा चाहिँ अब एउटा के भनौँ नेपालीमा चाहिँ उमङ्ग जोसहरू नै ल्याउँछ है जसले चाहिँ उसलाई अब एक्सप्रेसन गर्नु अझै अब राम्रो बनाउँछ राम्रो देखाउँछ र जसमा चाहिँ उसले आफूलाई राम्रो एउटा नृत्यकार बनाउनसक्छ जस्तो लाग्छ